बोडो बङ्गाली जस्ता यस क्षेत्रमा यस क्षेत्रका अन्य भाषाहरूसँग नेपाली भाषाको सम्बन्ध चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब बङ्गाली हौँ हामी तर अब पश्चिम बङ्गालमा परेर तर पनि हामी चाहिँ दार्जिलिङ जिल्लामा पर्दछौँ र दार्जिलिङ भन्ने जिल्लामा चाहिँ प्रायः सबैजनाले नेपाली भाषा नै बोल्ने गर्दछन् र अरू भाषा भने चाहिँ बङ्गाली हिन्दी इङ्गलिसहरू हो अलिक त्यो भाषाहरूको अलिक सम्बन्ध चाहिँ राम्रो छ र तर प्रायःजस्तो हाम्रो सम्बन्ध हाम्रो नेपाली भाषाको सम्बन्ध चाहिँ हिन्दी भाषासँग चाहिँ अलिक राम्रो छ जस्तो लाग्छ किन भन्दाखेरि चाहिँ हिन्दी भाषा र नेपाली भाषाको चाहिँ अब अक्षर अन्त लिपिहरू चाहिँ कताकता मिल्छ जस्तो लाग्छ अन्त त्यही भएर चाहिँ त्यो भाषा त्यो हिन्दी र नेपाली भाषाको चाहिँ अलिक सम्बन्ध चाहिँ राम्रो छ होला राम्रो सम्ब राम्रो सम्बन्ध छ होला अरू भाषाभन्दा चाहिँ र बङ्गाली पनि अब हल्काफुल्का अब हल्का त अब स बङ्गलीसँग बङ्गाली भाषासँग पनि अब सम्बन्ध त राम्रै छ तर अब त्यस्तो त्यो उयो नै छैन किन भन्दाखेरि किन भन्दाखेरि अब बङ्गाली भाषा चाहिँ अब त्यो बङ्गाली भाषा चाहिँ अब त्यति साह्रो अब सिकेँ